आफ्नो क्षेत्र वरिपरिभन्दा आफ्नो गाउँघर है विशेष गरी सफा गर्नुको लागि चाहिँ सर्वप्रथम चाहिँ एकदमै प्लास्टिकको प्रयोग चाहिँ कम्ती गर्नुपर्छ हामीले होइन प्लास्टिक चाहिँ अहिलेको जमानामा अब धेरै नै घातक भनौँ न वातावरणको लागि एकदमै राम्रो छैन जति सक्दो चाहिँ यसलाई हामीले कमै प्रयोग गरेको राम्रो अनि प्याकेटको जति पनि कुराहरू छ त्यो प्रयोग गरेपछि हामीले यसलाई चाहिँ कुडादानीतिर राखेको राम्रो है अनि अर्को कुरा हामीले यो प्रयोग गरेपछि यसलाई हामीले सही ठाउँमा राखेपछि योसँग सम्बन्धित जति पनि सामानहरू छ त्यो पनि कम प्रयोग गरेको राम्रो जस्तो लाग्छ अनि वरिपरि जति पनि वातावरणहरू छ जहाँ चाहिँ अब पानी जमिएको ठाउँहरू छ जहाँ मच्छर आएर बस्ने है डेङ्गु हुने सम्भावना जति छ त्यो ठाउँहरूमा चाहिँ पानी जमिएको ठाउँहरूलाई त्यो पानीहरू फालेर है ब्लिचिङ पाउडरहरू लगाएर मच्छरहरू मार्ने कामहरू गर्नुपऱ्यो त्यसको लार्भाहरू मार्ने काम गर्नुपऱ्यो अनि अर्को कुरो वातावरणलाई स्वच्छ राख्नु चाहिँ गाउँघरमा जति पनि बाटो साइटमा है छेउछेउमा फुलहरू रोपेर एउटा राम्रो सुन्दरीकरण गर्न सकिन्छ अनि गाउँघरदेखि अलिकति वरपर खुल्ला ठाउँहरूमा रुखपातहरू रोप्न सकिन्छ बिरुवाहरू लाउन सकिन्छ त्यसले गर्दा पनि एउटा स्वच्छ वातावरण हामीले निर्माण गर्नसक्छौँ